म जब एघार बाह्र वर्षको हुँदा हाम्रो कलोनीमा चाहिँ एउटा फुटबल आयोजन भएको थियो जुन कि भाइ भाइ सङ्घ फुटबल कप थियो डे नाइट म्याच थियो अनि म चाहिँ त्यो कप हेर्न जाने बेला चाहिँ साह्रै एक्साइटेड पनि थिएँ खुसी पनि थिएँ हो अनि त्यो म्याच हेर्दा बेला चाहिँ दुईवटा टिम थियो एउटा टिम चाहिँ बाघाजोतिनको थियो अनि एउटा चाहिँ कोलाबारी साइडको थियो दुईवटा नै टिम दामी खेल्ने थियो अनि मजा पनि आउँदै थियो सबै मान्छेहरूलाई त्यहाँ हेर्ने मान्छेहरूले पनि सबैले आनन्द उठाउँदै थियो त्यसपछि बाघाजोतिनको टिम चाहिँ साह्रै स्ट्रङ थियो कोलाबारीभन्दा अनि फर्स्ट हाफमा पनि बाघाजोतिनले दुई गोल हानिसकेथ्यो कोलाबारी जिरो नै थियो सेकेन्ड हाफमा चाहिँ कोलाबारीले निकै ट्राई गर्दै थियो त्यसपछि गोल हुन जाँदा बेला चाहिँ एउटा गोलकिपर थियो जो कि मजाले दामी सेभ गरेको थियो त्यो गोल पनि त्यो चाहिँ सबभन्दा मेरो स्म स्मरणीय दिन थियो जो कि मलाई अहिले पनि याद छ